हलो ए सन्जिता दिदी बोल्नुभएको हो तपाईँ ए तपाईँकोबाट मैले क्या सधैँ दुध लैजान्थेँ नि याद भयो ए हजुर ए होइन हौ आज म तपाईँलाई एउटा कुरा के पो दुध आज तपाईँले दुध पठाइदिनुभएको थियो नि नानीले खाएको थियो खै भोमिट भएर डाइरिया भएर खै के हो हो आज भोमिट भएको भएकै छ डाइरिया भएको भएकै छ खै दुध पनि गनाइराखेको छ हो कस्तो पठाइदिनुभयो हौ तपाईँले त आज त दुध त अब मैले नि त्यसै त भनेको हैन नि त मेरो पनि नानी बिसन्चो भएर अब हेर्नुहोस् है आज दुध दिएको नानीलाई हो भोमिट भएको डाइरिया भएर फेरी दुध पनि गनाइराखेको थियो हो अनि त तपाईँलाई भने नि तपाईँलाई भन्नुपऱ्यो नि त अब तपाईँकोबाट लिन्छु सधैँ त लिन्छु दुध हो त्यस्तो त फेरि कहिले पनि हुने थिएन मैले त अब सधैँ रा मोलेर नै थाप्छु नि अब नानीहरूलाई यसरी दुधहरू कोहीबेला गनाउँछ अब ऊ यो हुन्छ भनेर म त डेली भाँडा मोलमाल पारेर नै त पहिला अब दुध थाप्थेँ हो खै आज चाहिँ अब मलाई पनि खै नानीले माग्यो दिएँ सधैँ दिन्थेँ सधैँ खाएको हो हुनु त तपाईँको बाटै ल्याउँथे हैन अब कहिले अहिलेसम्म त्यस्तो त भएको थिएन अब आज चाहिँ त्यस्तो भयो हो फेरि अब ठुलै मान्छेले खाएको भए त केही थिएन नि अब नानीले खाएको नानीले खाँदा त त्यस्तो बिसन्चो हुँदा त मलाई पनि कस्तो लाग्यो नि त नि त्यही भएर तपाईँलाई भनेको नि यसो अब अरूहरूले पनि लिन्छ हैन तपाईँको बाट हो अब मैले मात्रै लिदिनँ धेरैजनाले लिन्छ अब तपाईँलाई एकपल्ट भनिदिएको नि है ए हुन्छ हुन्छ हुन्छ ए हुन्छ